हजुर हजुर भन्नुहोस् न

हजुर हुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर

हुन्छ हजुर

हजुर हजुर भन्नु न

ए ए हजुर हजुर गर्छु नि घरि नानी केटीहरू नारीहरू होलान् नि सफा गर्नु नि हुन्छ हुन्छ